अन्तराष्ट्रिय र राष्ट्रियस्तरमा राज्यको प्रतिनिधित्व गर्ने मेरो क्षेत्रबट धेरै त नभए पनि एक दुइटा खेलाडीहरू छन् जसले हाम्रो देशलाई राष्ट्रिय अनि अन्तराष्ट्रिय रूपमा पनि प्रतिधित् प्रतिनिधित्व गरिरहेको छ जसले गर्दा जस्तो हामी हेर्यौँ भने फुटबलमा हाम्रो सुनिल क्षेत्री हुनुहुन्छ र भाइचुङ भुटिया हुनुहुन्छ उहाँले हाम्रो नेपाली जातिबाट हाम्रो जातिलाई प्रतिनिधित्व गर्दै राज्य र अन्तराष्ट्रिय स्तरमा अति नै राम्रो गरेर गएको छ त्यसले गर्दा नै म मान्छु कि हाम्रो यस राज्यकोलाई प्रतिनिधित्व गर्ने दुई मलाई थाहा भएको दुइटा नामहरू हुन् भाइचुङ भुटिया अनि सुनिल क्षेत्री